ओई प्रतिष्ठा सुन् न मैले तँलाई अस्ति थाहा छ बजारबाट फर्किँदाखेरि भेटेको थिएँ नि त्यति बेला तैँले त्यो के बोकेको भन्दै थिइस् नि त्यो झोलामा बट्टामा थियो नि न्युज पेपरमा ऱ्याप गरेको त्यो त्यो मैले तँलाई भनेँ नि तेल ल्याएको भनेर अब्बुई मैले भनेँ त्यो दाम्मी तेल बेच्दै रहेछ भनेर अब्बुई अब्बुई त्यो तेल चाहिँ नकिन है अब्बुई त्यो भुलेर बिर्सेर मिस्टेक्ली पनि नकिन् बुझिस् यस्तो घिनलाग्दो तेल रहेछ अब हेर्दाखेरि बट्टा चाहिँ दामी कि भित्र तेल चाहिँ एकदमै घिनलाग्दो ल्याएँ होइन मलाई चाहिँ लगाउनु घरमा गएर कपाल राम्रो हुन्छ भन्दै दियो मैले पनि लिएर आएँ होला नि अब बस्तीको सामानहरू राम्रै हुन्छ होला भनेर भरै त अब्बुई ओई कपाल देखिस् भने तँ बेहोस हुन्छस् यस्तो घिनलाग्दो भएको छ मेरो कपाल अहिले नि अब मलाई घरकै मान्छेहरूले त भन्छ तेरो कपाल त के भयो भन्छ हेर न चराको उयो जस्तो अब कडा न कडा जक्रक्क हो अब त्यो भन्दा अगाडि पनि अब चायाँ त थिएन मेरो अलिअलि कताकता थियो त्यही चायाँ जान्छ भनेर लिएर आएको चायै चायाँ अहिले त झन् त्यो तेल लगाएर त नि टाउकोभरि नि चायै चायाँ चायै चायाँ आएको छ अब्बुई तँ देखिस् भने तर्सिन्छस् डेल्ली नुहाउँछु र पनि चायाँ गएको छैन त्यो तेल मैले कति दस एघार दिन भयो होला लगाएको चलाएको अब्बुई बित्थामा किनेछु गनाएर दङ दङ त्यस्तो घिनलाग्दो गनाउँदो रहेछ हो तेल अब्बुई च्याप च्याप सिरानीमा तेल लगाएर सुत्यो भने त सिरानी नै मैला हो अन्तखेरि हेर न डेल्ली सिरानीको खोल पनि फेर्नु पर्छ अहिले त त्यो तेल पुरा नराम्रो रहेछ छ्या त्यो के अरे हाट बजारबाट सिके चोकको मुनि त्यो सिके चोकको मुनिबाट छिर्छ नि हाट बजार थाहा छ त्यहाँबाट छिरेर फर्स्ट सेकेन्ड थर्ड दोकानमा त्यो थर्ड दोकानमा चाहिँ तेलहरू बेच्छ त्यो तेल चाहिँ कहिल्यै पनि नकिन् अब्बुई ढेड सय रुपियाँ बोतल हरे पैसा मात्रै गयो मेरो बित्थामा किनेछु त्यो भन्दा त बरू साठ्ठी रुपियाँको अमलाको तेल ल्याएको भए त्यो राम्रो हुन्थ्यो होला मैले कस्तो घिनलाग्दो तेल गनाएर दङदङ गनाउने टाउकोमा लगायो टाउकै च्याप च्याप हो कपाल अब अब बेसी त लगाएन धन्न दस एघार दिन लगाएर कपाल चाहिँ झरेको छैन तर कपल कस्तो घिनलाग्दो भएको छ चायै चायाँ टाउकोमा चिलाएर हेर न स्याउ स्याउ चिलाएर चिलाएर भइसकिसक्यो अब त के चाहिँ गर्नु छोडेर हिड्नु पनि मिल्दैन हो चायै मात्रै झर्दैछ कस्तो गरममा चायै चायाँ हो तर म डेल्ली नुहाउँदैछु धन्न नुहाई डेल्ली नुहाउँदैछु र चायाँ दु दुई दिनमा नुहाउने हो भने त झन् चायाँ कति चाहिँ पर्थ्यो होला भन त आमामामामा थैट यस्तो डरलाग्दो चिलाउँछ हो चायाँ त्यो पनि कपाल पनि कस्तो खस्रो न खस्रो च्याप च्याप परेको भइरहेको छ छ्या हाँगै हाँगा कपालमा कपाल त त्यो क्याउ त घामले त्यो तेलले तेल लगाएर घाममा गोइ जाँदाखेरि चाहिँ त्यो कपाल डढ्दो रहेछ कि के डढ्दो रहेछ कि मेरो कपाल त कस्तो राम्रो थियो कालो न कालो मज्जाको कि रातो रातो खाले त्यो जिङ्रिङ्ङ परेको हुन्छ नि अब त्यो कस्तो खालको भएको छ हेर न हाँगै हाँगा रातो न रातो मुनि मुनि डढेर डल्लै घामले डढेको कपाल कस्तो हुन्छ कस्तो घिनलाग्दो त्यस्तो भइरहेको छ हेर न बित्थामा किनेछु फुर्किँदै किन्दै थिएँ भरै त लास्टमा त यस्तो घिनलाग्दो भयो बिर्सेर पनि नकिन् है तँ चाहिँ त्यहाँबाट धन्न तैँले चाहिँ किनेको छैनस् होला है अहिलेसम्म नकिनै त्यहाँनिर मैले तँलाई अस्ति किन्नु जा भन्दैथिएँ नि बित्थामा भनेछु थेत् मैले अरू कत्ति जनालाई पनि भनिसकेको थिएँ त्यहाँबाट किनेको तेल कस्तो राम्रो हुँदो रहेस भनेर दुई दिन लाउँदा त राम्रै लागेको थियो तिन दिनदेखि त अब्बुइ टाउकोमा चायाँ बढेको र कपाल डढेको कपाल बिग्रेको देख्दा त म त त्यो तेल त रिस उठेर हेरेको पनि छुइनँ त्यहीँ कता फ्याँकिराखेको थिएँ त्यत्तिकै होला घरमा खिड्कीको छेउमा राखेको थिएँ बिर्सेर पनि नकिन् त्यो त कस्तो घिनलाग्दो प्रोडक्ट रहेछ कस्तो घिनलाग्दो पैसा मात्रै वेस्ट भयो भने त गन्ध सुङ्दाखेरि नै तँलाई रिस् उठ्छ त्यसको